ए म होटलको म्यानेजर बोलेको को बोल्नुभएको तपाईँ ए हजुर कुन चाहिँ नम्बर ए कुन चाहिँ रुम नम्बरबाट बोल्नुभएको हजुर भन्नुहोस् त के थियो

ए खानामा त्यही त

तपाईँले लोकल आइटममा लिनुहुन्छ भने चाहिँ लोकल कुखुराको उत्योहरूसँग पाउनुहुन्छ त्यसमा गुन्द्रुकको अचारहरू पनि एड हुन्छ त्यसमा लोकल धानको चामलको फापर सब्जी चाहिँ तपाईँले यो उयो पाउनुहुन्छ सागहरू अरू चाहिँ अहिले चाहिँ थुक्पा मोमो चाउमिन हुन्छ अन्त छुर्पीको अचार भातसँग खानुको लागि हजुर हुन्छ अहिले

कुखुराको सुपमा अचार गुन्द्रुकको

ए हजुर अन्त के भन्छ त्यसमा यो तपाईँहरूको कति दुईजनाको लागि कि तपाईँको लागि मात्रै होला कि दुईजना हुनुहुन्छ आठ बजीभित्र भन्नुभयो है ए हुन्छ आठ बजी ए आउँछ नि